म चाहिँ मेरो परिवारको सदस्यहरूसित चाहिँ समय बिताउनको निम्ति चाहिँ एकदमै खाना पकाउँदै हेइन जस्तो कि मेरो आमा दिदी भाइहरूसँग चाहिँ खाना एकदम नयाँ नयाँ जो चाहिँ हामीले ग्रुपमा चाहिँ पकाउँदा हुने जस्तै कि मोमोहरू त्यस्तोहरू बनाउँदै बात बात मार्दै समय बिताउनु चाहिँ एकदमै मन पर्छ होइन अन्त हामी त्यस्तो पनि गर्छौँ अन्त भान्साकोठामा बसेर सबैजना हाँस्दै गफ गर्दै आफ्नो विचारहरू पोख्छौँ र अब त्यसरी नै हाम्रो मायाहरू पनि बडेर जान्छ होइन सँगसँगै काम गर्दै बात मार्दै आफ्नो विचारहरू भन्दै आफ्नो भन्दै अरूको सुन्दै त्यसरी नै हामीले चाहिँ भान्साकोठामा चाहिँ उयो आफ्नो विचारहरू चाहिँ एकअर्कासँग चाहिँ पोख्छन् र हामीले चाहिँ जस्तै खाना खाँदाखेरि पनि हामी भान्साघरमा खानाखाँदाखेरि पनि हामी आफ्नो विचारहरू पोख्छौँ त्यसरी नै अन्त नयाँ नयाँ चिजहरू बनाउँदाखेरि एकदम ग्रुपमा काम गर्छौँ होइन त्यसरी नै आफ्नो विचार एउटा आफूलाई के हुँदैछ त्यसरी नै हामी भन्छौँ अलिकति इन्जोय गर्दै होइन आफ्नो फेमेलीसित चाहिँ त्यसरी नै हामी उयो गर्छौँ र यसरी हामी परिवार एकसाथ काम गर्दाखेरि चाहिँ अलिक रमाइलो पनि हुन्छ र यसरी नै मलाई विचारहरू उयो गर्दा परिवारसँग सबैसँग काम गर्दा एकदमै रमाइलो लाग्छ र म उनीहरूसँग यसरी र म उनीहरूहरूसँग यसरी यसरी नै नयाँ नयाँ चिजहरू बनाउँदै थुप्रो मानिसहरू हामी परिवारहरू सबैजना मिलेर काम गर्छौँ र सँगै खान्छौँ यही उपायहरू चाहिँ मलाई चाहिँ एकदम राम्रो लाग्छ